म चाहिँ अब दार्जिलिङ डिस्ट्रिकको हो अन्त यहाँ चाहिँ छेउमा भनेको देविडाङ्गामा छ अब हेल्थ सेन्टर त्यहाँ चाहिँ अब यस्तो हो कि हेल्थ सेन्टर त्यस्तो ठुलो चाहिँ होइन अब सानो नै हो जस्तो दबाईहरू चाहिँ सबै अब नर्मली टाइपको जुन चाहिँ हो त्यो पाइहाल्छ अब अलिक टाढो गयो भने अब सिलगढीतिर अब ठुलो ठुलो हेल्थ सेन्टर चाहिँ छ उतै अन्त फेसेलेटिज हेर्दा चाहिँ अब तपाईँ अगर गाउँमा इलाज गऱ्यो भने अब त्यस्तै हो जस्तो अब ठुलो ठुलो बिमारी छ भने त्यो चाहिँ अब जाती हुँदैन अब त्यसको लागि अब टाढो नै जानुपर्छ गाउँमा भन्दा चाहिँ चुज गर्छ मान्छेहरूले बाहिर नै जानु जस्तो कि अब भयो हाम्रो यो सिलगढीको नियोटिया छ अबो ठुलो बिमारीहरू जुन चाहिँ हुन्छ नि अब त्यही क्योर गर्न जान्छ मान्छेहरू सानो सानो हुँदा चाहिँ अब गाउँकै अब सानो जस्तो कि बिमारी छ केही नर्मल खालको अन्त दवाई खानु पर्छ त्यसको लागि चाहिँ गाउँमै ठिकै छ त्यसको लागि चाहिँ त्यत्रो ठुलो चाहिँ बनेको छैन